मैले अस्ति जेल मगाएको थिएँ हेयर जेल व्याक्स् होइन टक्कै अफर थियो जेल र व्याक्सको टक्कै कोम्बो थियो मजाको थियो अफर थियो मैले सोचेको थिएँ ए अब त टक्कै हेयर स्टाइल गर्छु हेन्डसम हुन्छु तर छैन आउँदाखेरि त्यो लगाएँ मैले एक हप्तापछि त कपाल झरेर चाया परेर प मलाई ट्याक्कै मन परेन त्यो प्रडक्ट हो अन्त मेरो यहाँ कपालमा पुरा उयो एफेक्ट पारेको छ त्यसले पुरा टाउको चिलाउँछ चाया परिरहेको छ कपाल झर्छ त्यतिकै मैले लाउनु छोडिसकेको थिएँ मैले फ्याँकिदिएँ त्यो बट्टा रिसले